र कालिम्पोङ जिल्लामा चाहिँ सा जुन चाहिँ प्रमुख भाषा चाहिँ नेपाली चलाउने गर्दछ र साँच्चै धरम धर्ममा चाहिँ एकदमै प्राय थुप्रै धर्महरू छ जस्तै इसाई धर्म हिन्दू धर्म मुस्लिम धर्म छ र त्यसमा मान्छेहरूले जति पनि इन्टरकास्ट म्यारिजहरू को बारेमा चाहिँ के भन्न चाहन्छु भन्दा चाहिँ त्यस्तो त्यस्तो भेदभावहरू गर्दैन हामी हाम्रो जिल्लामा त्यस्तो केही पनि रोकटोकहरू छैन समाजबाट जस्तो पहिलाको समयतिर जुन चाहिँ इन्टरकास्ट म्यारिज भन्ने कुरा चाहिँ मान्छेले पचाउँथेन तर अहिले चाहिँ एकदम त्यस्तो केही पनि छैन रोकटोक सामाजिक तरफबाट या फेमिलीकोबाट पनि जसलाई जस्तो ठिक लाग्छ उसले त्यस्तै बिहा गर्नु सक् सक्दछ र हाम्रो विशेष एरियामा चाहिँ प्राय जस्तो थुप्रै त्यस्तो बिहाहरू गर्नेछ जस्तो फाल्टो जातकोहरूको लिनेछ र हाम्रो एरियामा चाहिँ प्राय इसाई भएको कारणले गर्दा पनि प्राय मान्छेहरूले त्यस्तो भेदभाव छुटाउ भेदभावहरू गर्दैन सबैलाई एकदमै इक्वलै राख्ने गर्दछ र त्यस्तो धेरै धेरैजनाहरू छन् जसले चाहिँ फाल्टो फाल्टो बिहाहरू गरेको छन् र तब पनि एकदम हाम्रो सामाज समाजहरूले एकदमै त्यो कुराहरलाई पनि इन्कार नगरी एकदमै त्यो कुराहरूलाई पनि एक्सेप्ट गर्दछन्